हाम्रो कालिम्पोङ जिल्लामा धेरै आर्थिक स्रोतहरू छ जसमध्ये टुरिजम खेतीकिसान ससाना कारखानाहरू पनि छन् बाहिरबाट आएका घुम्न आएका टुरिस्टहरूलाई आफ्नो घरमा होमस्टेमा राखेर उनीहरूलाई धेरै राम्रो सुविधाहरू उपलब्ध गराएर यहाँका मानिसहरूले आर्थिक स्रोतहरू बढाइरहेका छन् धेरै मानिसहरूले खदा धुपहरू जस्ता ससाना कारखानाहरू खोलेर पनि आफ्नो आयस्रोतहरू बढाइरहेको छन् कति मानिसहरूले खेतीकिसान गरेर सागसब्जी बेचबिखान गरेर पनि आफ्नो आयस्रोत बढाइरहेका छन् कति मानिसहरूले फुलहरू धेरै किसिमको फुलहरू है रोपेर फुलको बिजनहरू घुम्नआएका मानिसहरूलाई बेचेर पनि आफ्नो आयस्रोतहरू बढाइरहेका छन् अनि हाम्रो क्षेत्रमा धेरै राम्रा राम्रा स्कुलहरू छन् जहाँ बाहिरबाट धेरै विद्यार्थीहरू आएर पढ्ने गर्छन् विद्याआर्जन अर्जन गर्ने गर्छन् र ती स्कुलहरूको माध्यमबाट वरिपरिका क्षेत्रका धेरै मानिसहरूले नानीहरूलाई पेयिङ गेस्ट भइहाल्यो दोकानहरू सागसब्जीहरू हरेक क्षेत्रमा त्यस स्कुलद्वारा पनि मान्छेले मान्छेको आयस्रोत बढिरहेको छन्